हेलो हजुर हजुर ए तपाईँ चाहिँ को बोल्नु भएको ए मेरोमा अहिले सयपत्री बिरुवा छ मखमली पनि छ अनि चुतुचाङ्गे हाइब्रिडहरू पनि छ हो त्योहरू चाहिँ हाइब्रिड भएकोले गर्दाखेरि अहिले मैले त्यो तिन तिन इचु तिन तिनवटा तिन तिन रुपिसमा इचको गर्दैछु अनि तपाईँले हो त्यो चाहिँ त्यसको पनि अनि त्यसमा फेरि प्राइस पनि अलग अलग हुन्छ ए यसको प्लान सक्कुलेन्ट प्लान्ट छ नि मेरोमा तर त्यो चाहिँ पहिल्यै हेरी हेरी हुन्छ कि कसै कसै ट्वेन्टी रुपिसमा बेचिँदैछ अहिले कसैलाई फिफ्टीमा अनि कसै चाहिँ एट्टी रुपिसमा बेचिँदैछ ए हुन्छ ए हजुर हजुर तपाईँ त्यो छोटो वाला छोटो वाला लानु हुने कि लामो वाला लानु हुने दुइवटै स्नेक प्लान्ट लानु हुने दुइवटा लामो वा छोटो पनि ए तपाईँ मेरोमा आयो भने चाहिँ तपाईँले आलिकति डिसकाउन्ट पनि पाउन सक्छ अनि यो अनि तपाईँलाई यो सयपत्री मखमली चुतुचाङ्गे हाइब्रिडहरू लग्यो भने पनि तपाईँलाई म एक रुप्पे मा दिन सक्छु एउटा एउटाको चाहिँ हो अन्त किनभने अहिले हाम्रोमा एट रुपिस भन्दा कम्ती बेच्नु सकेको छैन त्यही भएर तपाईँले लग्यो भने एट रुपिसमा चाहिँ पाउनु सक्छ मिनिमम् एट रुपिस चाहिँ दसवटा राखिदिनु दसवटा राखिदिनु मखमली ए तपाईँ कहिले आउनु हुन्छ मलाई खबर ए हुन्छ यसो आयो भने तपाईँले हेरेर अरू पनि लानु सक्नु हुन्छ है